सर्वप्रथम मैले तपाईँहरूको प्रश्न नै बुझ्न सकिनँ तरै पनि मैले प्रश्नहरूको अनुमान गरेर उत्तर दिने प्रयास गर्छु यसमा विभिन्न प्रकारका बालीहरूलाई मौसमले असर गर्छ जस्तै घाम ज्यादा लाग्यो भने पानी पानी ज्यादा पर्यो भने हावा हुरीहरू आयो भने होइन यसलाई त हामीले अब रोक्न सक्दैनौँ जतिनै पनि अब प्रकृतिक प्रको प्रकोप छ त्यसलाई अनुकूल बनाउन सकिँदैन अनि जस्तै घामलाई रोक्न सक्दैन पानी पर्दा ठुलो ठुलो हावा हुरीलाई हावा हुरीहरूलाई आयो हावी हुरीहरू आयो भने रोक्न सकिँदैन तर बालीहरूमा किराहरू किरा द्वारा बालीलाई हुने हानीहरू चाहिँ संरक्षण गर्न सक्छन् जस्तै संरक्षण गर्नका लागि जस्तै गाईको गाईको मुतको गाईको मुत तितेपातीको झोल खरानी आदि प्रयोग गरेर होइन प्रयोगद्वारा किट नाशको लागि प्रयोग गर्छन्